भान्सा घर विशेषगरि हामी जस्ता निम्नवर्गीय अथवा निम्न मध्यम वर्गीय परिवारको लागि एउटा भान्सा कोठा एउटा सभा घर जस्तै हो दिनभरि हामी सबै सबै आफ्नो आफ्नो कामको लागि बाहिर निस्केका हुन्छौँ कोही नानीहरू स्कुल गएका हुन्छन् कोही कतै खेताला पातला मेलो पात अथवा काम कुराको लागि बाहिर बाहिर गएको हुन्छन् र जति पनि बाहिर बाहिर गएर काम गरेर सकेर अथवा बेलुका घरमा भेला भएर बिसाउने ठाउँ पानी खाने एक कप चिया खाने त्यस्तै निहुले भान्सा घरभित्र सबैजना भेला हुन्छ र फेरि विशेषगरि रातको खाना भान्सा घरभित्रै सबैजना परिवार बसेर समूहमा बसेर खाने हुन्छ र यस बेला भने जति पनि पारिवारिक घरको गर्नु पर्ने कामहरू आगमी दिनहरूमा गर्नुपर्ने छलफलहरू विषयमा विचार विमर्शहरू गर्ने विषयमा कुराहरूमा चाहिँ यति बेलै एकदमै सही समय हुन्छ रातको खाना खाँदै गरेको बेलामा र नानीहरूको लागि आगमी अगाडि के गर्नु पर्ने हो कसरी गर्नु पर्ने हो स्कुलमा खर्चहरू पुऱ्याउनुु जुत्ताहरू खाता किताबहरू किन्नु पर्ने कताबाट पैसा कसरी के जुटाउनु पर्ने भन्ने कुरा आमा बाबाले यसरी भान्सा घरमै बसेर गर्छन् र कतिपय दिदी भाइ दाजु बहिनीहरू पनि स्कुलको बारेमा आजु मेरो स्कुलमा यस्तो भयो उस्तो भयो यस्तो गर्नुपर्नेछ भन्ने कुराहरू भान्सा घरमै बसेर चर्चा परिचर्चा गर्छन् र कतिपय घरमा बजुर्गहरू बाजे बोज्यूहरू पनि यदि छ भने भान्सा घरमै बसेर खाना खाँदै अथवा चिया पिउँदै घरका नानीहरूलाई अर्ती उपदेशहरू दिने गर्छन् र घरको अरू पनि भान्सा घरमा बसिरहेको बेला छर छिमेकीहरू आइपुग्न सक्छ र छर छिमेकीहरू आएर बाटो हिड्ने मान्छेहरू आएर पनि सिद्धै बस्ने भनेको भान्सा घरै हो र भान्सा घरमा बसेर तिनीहरूलाई पनि एक कप चिया दिएर अथवा अलिकति तातो पानी दिएर अथवा खाना खाँदै गर्दा आइपुग्यो भने अलिकति खानै दिएर पनि गाउँ घरमा यसरी गर्ने चलन छ र बसेर गाउँ घरमा के कसो हुँदैछ अहिले कसको घरमा के बितेको छ कसको घरमा के भएको छ कहाँ कसलाई दुख बिमार परेको छ भन्ने कुराहरूको छलफल भान्सा घरमै बसेर हुन्छ र विशेषगरि गाउँ बस्तीतिर भान्सा घरले एकदमै मुख्य भूमिका निभाएको हुन्छ त्यसपछि सबैजना जाने भनेको आफ्नो आफ्नो काठोमा हो सुत्ने आराम गर्ने तर यसरी पारिवारिक विषयहरूमा छलफल गर्नका निम्ति आफ्नो मनको कुराहरू राख्नको निम्ति अथवा आफूलाई केही गर्नु पर्ने भन्ने इच्छाहरू व्यक्त गर्नको निम्ति चाहिँ एकदमै सठिक स्थान भनेको भान्सा घरै हो